म यसमा घर पेन्टिङहरूदेखि लिएर अन्य अन्य अरूमा पनि म गाडीतिर पनि एउटा त्यो पेन्ट भन्ने स्टिकरको एउटा आर्ट्स हुन्छ एउटा स्टिकरको पनि हामीले गरिसकेको छु मैले त्यो पनि तर त्यो चाहिँ अहिले मैले अब त्यो स्टिकरको चाहिँ अहिले मैले छोडेर फेरि वाल पेन्टिङदेखि लिएर एउटा पुट्टीमा डिजाइन हुन्छ त्यस्तोहरू कामहरू पनि अब नयाँ नयाँ अहिले जुन प्रकारले आज टिभीमाहरू देखाइन्दैछ नयाँ नयाँ थ्री डीहरू यस्तोहरू भन्ने पनि मैले अहिले गरेर धेरैवटा मैले फोटोहरू पनि आफ्नोमा लागिरहेछु दुनियाँलाई पठा पनि सकेको छु दुनियाँकोमा मैले एक दुईजनाको घरमा गरी पनि सकेको छु पेन्टिङ मात्र नभएर मैले एउटा धेरै प्रकारको चिजहरू आर्ट्समा जस्तै बिजुलीमा पनि बत्तीमा पनि आउँछ यस्तो आर्ट्स एउटा डिजाइन डिजाइन जस्तो चिजहरू बनाएर कतिवटा म त्यसमा आर्ट्सहरू गरेर बिजुलीको बाहिर यो फ्याँकेर म कतिजनालाई म त्यस्तो बनाएर पनि मैले राखेर गर्दैछु अझै पनि मेरोमा धेरै प्रकारको छ बनाउनु पर्ने चिजहरू त्यो चाहिँ मैले अहिले गरेको छुइनँ म अहिले एल्लाई चाहिँ मैले भर्खरै एउटा आफूले लिएर प्र्याक्टिस गरेर यसलाई म पर्फेक्ट भएर फेरि त्यो पनि एउटा म गर्ने कोसिसमा अहिले गइरहेको छु